हेलो हेलो हेलो ए गुड मर्निङ गुड मर्निङ हजुर हजुर हजुर मो ड्राइभर बोलेको हजुर मेरो नाम प्रेनल लेप्चा हो हजुर ए अच्छा अच्छा हजुर नेपालबाट हगी हजुर ए हजुर हजुर ए अच्छा अच्छा अच्छा भनेपछि यसो घुम्ने ठाउँहरूको लागि हगी है भाइ ए अच्छा अच्छा होइन छ नि भाइ अँ हजुर हजुर एकदम भाइ राम्रो राम्रो ठाउँहरू हाम्रोतिर छ कि भाइ भाइले फोन गर्नुभयो म भनिदिइहाल्छु यता रमाइलो सन्तुक भन्ने एक जग्गा छ कालिम्पोङदेखि पन्ध्र सोह्र किलोमिटरको टाढोभित्र हगी रिभर स्टोन होमस्टे यहाँ तल खोलाको छेउमा रेली खोलाको छेउमा छ त्यसपछि अरू अरू माथि सुम्निमा भिलेज क्याफेहरू थुप्रो थुप्रो छ नि भाइ आउनुहुन्छ भने हामी छौँ नि यसो कन्ट्याक्ट गर्नुहोस् न अन्त हामी छौँ त अन्त हजुर हजुर अँ हजुर अँ अच्छा त्यो तिन चारवटा त्यो के रे ठाउँहरू छ त होमस्टेहरू अथवा के रे भ्यू पोइन्टहरू जसमा घुम्ने हेर्ने ठाउँहरू पनि छ कि भाइ कुन ठाउँ अरे ठिक छ भाइ ठिक छ नेचरहरू फेरि एकदम त्यो तापमानहरू पनि एकदम ठिक भएको शीतल ठाउँ छ आउनुहुन्छ भने भाइ अन्त यसो भोलि आज त कतै बस्नुहुन्छ होला भाइ हजुर हजुर ए अच्छा अच्छा हुन्छ हुन्छ भनेपछि यसो बिहान तपाईँ हिँड्नुभन्दा अगाडि मलाई एकखेप कल गर्नुहोस् न अन्त जाउँ न म त्यो ठाउँहरू लगिदिन्छु भाइहरूलाई हो घुमाइदिन्छु नि अन्त छ नि थुप्रै ठाउँहरू ल भाइ हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ